प्रथम हामी माछा मार्नु जाँदाखेरि है पहिला सुरु आफ्नो लागि एउटा खाद्य पदार्थ बोकेर जाने गर्छौँ जस्तो चामल नुन तेल मरमसालाहरू हर इत्यादि आफूले खाने सामाग्रीहरू र भाडा बर्तन अनि सबै हामीले त्यो जुटाएर लाने गर्छौँ त्यहाँदेखिन गएपछि बापत हामी एउटा खोला पुगिसक्यो पछि एउटा ए माछालाई तार्ने एउटा जाली तयार पार्छौँ र माछालाई तयार पारिसकेपछि मात्र हाम्रो माछा मार्ने प्रक्रिया सुरु हुन्छ र उहिले हामीले माछा मार्दा एउटा प्रयोग गर्ने भनेको नै हाम्रो एउटा एउटा द्वाली फर्काउने है सिस्टम थियो एउटा द्वाली मतलब अब खोलालाई अर्को तर्फ फर्काएर त्यहाँ भएको माछालाई पानी कम गराएर उगाएर खाने एउटा चलन थियो र त्यहाँदेखि अलिकति पछाडि एउटा है बिष भनिन्छ एउटा हाम्रो जङ्गल हाम्रो जङ्गल पाततिरै पाउने एउटा हामीले त्यसको नाम एउटा कडकुस भन्थ्यौँ है कड्कुस खनेर एकदिन अगाडि नै खनेर भोलिपल्ट लगेर है त्यसलाई मुङ्गरो बनाएर काठको मुङ्गरो बनाएर मुङ्गरोले कुटेर त्यसको झोल ल लगाएर माछा मारिने गर्थ्यौँ र अहिले आधुनिक यो फिलहाल आधुनिक तवरमा चाहिँ हामीले अहिले कति सजिलो एक तरिकाले चाहिँ हामीले एउटा युपिएस भन्छ अब एउटा जेनेटर है करेन्ट लगाएर मार्ने गर्छौँँ